दाजु मैले त तपाईँहरूको चाउमिन मगाएको थिएँ तपाईँले त फ्राई राइस पठाइदिनु भएछ त के हो मैले तपाईँहरूलाई विश्वास गरेर पठाइ मागेको झट्टैले मेरो अर्डर पठाइदिइहाल्नु होस्